हेलो हजुर हजुर गर्छौँ त हामीले हजुर हजुर दिदी हजुर मिल्छ त हाम्रो त अहिले हामी फ्री नै छौँ हाम्रो के भन्छ त्यो तपाईँले प्री वेडिङ सुट भन्नुभयो है प्री वेडिङ सुट चाहिँ हामीले दुई दिनमै सकिदिन्छौँ हो अन्त चार्जहरू यस्तै फिप्टिन थाउजनहरू छ हौ दुई दिनमै सक् सकिदियो भने चाहिँ हामी सक्छु सकिदिन्छौँ दुई दिनमै हजुर एकदिनमा त साह्रो पर्छ नि लोकेसनहरू राम्रो खोज्नु पऱ्यो दुई दिनमा चाहिँ राम्रो राम्रो लोकेसनहरू खोजेर दुई दिनमा चाहिँ सकिन्छ हजुर एडभान्स् त गर्नुपर्छ नि तपाईँले एकभान्सहरू यस्तो पाँच हजारहरू गर्दि गरिदिनुहोस् गर्नुपर्छ हजुर हुन्छ जिपेहरू गर्दा हुन्छ त अनलाइनै

हजुर हजुर दुई दिनमा चाहिँ सकिहाल्छ डिस्काउन्ट त हुँदैन नि हजुर हजुर ए हुन्छ म तपाईँलाई वाट्सएपमा डिटेल्सहरू पठाइदिन्छु नि हजुर

हुन्छ दिदी हजुर यही नम्बर हो त मेरो हुन्छ गर्नुहोस् न यही नम्बरमा